अब हाम्रो चाहिँ यता यो प्रकारले चल्दछ अब कतिले आफ्नो सिन्कोना क्षेत्रमा अब कुइनेन कमान ड्युटी जान्छ कमाउँछ खान्छ कतिले आफ्नो फाल्टो फिल्टो केटाहरूले गाडी चलाउँछ गाडीहरू कुदाउँछ कतिले होमस्टेहरू खोलेको छ त्यो कमाउँछ कोही अफिस जान्छ कोही कन्ट्र्याक्टरहरू छ यसै प्रकारले जीव जीविकाहरू चलाउँदैछ खाँदैछ यो प्रकारले हिँड्दैछ खेतीपाती सबैकुरो गर्दैछ खेतीपाती गऱ्यो त्यही हो साग सब्जी रोप्यो बेच्यो खायो बस्यो त्यो त्यो कति प्रायः त्यस्तै गर्छ त्यस्तै छ हाम्रो कोही आर्मी पुलिसमा जाने आर्मी पुलिसमै छ कोही अब कम्पनीतिर गएको छ कोही उ बाहिर विदेशतिर गएको छ कोही त्यस्तै प्रकारले चल्दैछ यहाँ